बाल्यकालमा मैले गरेको एउटा यात्रा चाहिँ नेपालतर्फ थियो म यहाँबाट दार्जिलिङबाट नेपाल गएको थिएँ र पशुपति भएर फिक्कल कन्याम हुँदै म नेपाल पुगेको थिएँ बिर्तामोड पुगेको थिएँ र बिर्तामोड पुगेर म बिर्तामोड वरिपरि घुमेँ त्यहाँबाट म दमक गएँ दमकबाट म धरान गएँ धरानबाट म विराटनगर गएँ त्यहाँको सहरहरू त्यहाँको खेती किसानी धान फलेको हेर्न पाएँ त्यसरी नै त्यहाँको मधेसी जातिहरूसँग अन् के भन्छ बातचित गर्न पाएँ त्यहाँका अन्य जनजीवनसँग परिचित हुन पाएँ र त्यस पश्चात फर्किएर फर्किँदाखेरि चाहिँ काँकरभिट्टाको बाटो हुँदै म फर्किएको थिएँ र बाल्यकालमा मैले त्यसरी नै म नेपाल गए जस्तै म एकपल्ट भुटान पनि गएको थिएँ सामान्यतयाः म कहाँ कहाँ यात्रा गर्थेँ भनेदेखि म म बाल्यकालमा एकपल्ट दिल्ली पनि जाने मैले अवसर पाएको थिएँ र दिल्ली गएर चाहिँ लालकिल्ला घुमेँ म इन्डिया गेट घुमेँ त्यसरी नै हाम्रो संसद भवनको बाहिरपट्टि गएर घुम्ने अवसर पाएँ र दिल्लीको चाँदनी चौक भन्ने बजार घुम्न पाएँ चोर बजार भन्ने बजारहरू घुम्न पाएँ त्यसरी नै करोल बागहरू सरायका लेखा द्वारका पुरीहरू म घुमेर फर्किएको थिएँ दिल्लीबाट